जीवनमा मैले सबैभन्दा बढी महत्व दिएको कुरा मान सम्मान हो त्यो मान सम्मान दिनका लागि मानिस मभन्दा ठु लै हुनु पर्छ भन्ने पनि छैन कोही बेला मानिस मभन्दा सानो पनि हुन सक्छ र जब मैले उहाँहरूलाई त्यो मान सम्मान त्यो रेस्पेक्ट दिँदैछु भने मो उहाँहरूबाट पनि त्यही नै मान सम्मान नै म आशा राख्दछु विशेष गरी कमजोरलाई दबाउनु होइन शोषण गर्नु होइन तर कमजोरलाई पनि बलियोहरूसँग काँधमा काँध मिलाएर अघि बढी बढ्नु दिनु पर्छ भन्ने कुरालाई म बेसी महत्व दिन्छु